मलाई ड्रइङमा चाहिँ पेन्टिङमा ड्रइङमा चाहिँ कसरी इन्ट्रेस्ट लाग्यो भन्दाखेरि चाहिँ सानोदेखि नै है अरूको हेर्थेँ अरूको पिक्चरहरू फोनहरूतिर पिक्चर हुन्थ्यो अब टिभीहरू थियो पिक्चर राम्रो राम्रो पेन्टिङ ड्रइङरू देखाउँथ्यो है अन्त मैले पनि सोच्थेँ कसरी बनाउँथ्यो होला मैले बनाउनु त फर्स्ट फर्स्टमा केही नमिल्ने न सेपको न ढेपको हुन्थ्यो अब केही नमिल्ने है अन्त मैले ट्राई गर्थेँ पेन्सिल फर्स्टभन्दा मेरो लाइफको सबैभन्दा पहिलो पेन्सिलबाट नै स्टार्ट गरेँ है